वार्षिक जात्रा भन्दा मेला भन्दाखेरि हामीलाई माघे मेलाहरूको कति मिठो मिठो सम्झना आउँछ नि अब त्यतिबेला हामी विद्यार्थी थियौँ विद्यार्थी हुँदाखेरि अब कहाँ के अरे त्रिवेणीको माघे मेला लाग्थ्यो माघे सङ्क्रान्तिको दिन त्यो माघे मेलामा त्यतिबेला हाम्रो के रे जानुको लागि चाहिँ अब हिउँदोभरि सुन्ताला बोकेर पैसा जम्मा गरेको पैसा तेह्र रूपियाँ चौध रूपियाँ बोकेर तक्दाह क्यान्टोनमेन्टदेखि औह्रालो हिँडेर वेनी मेला रातीको के अरे बालेर पुल्ठो बालेर त्यतिबेला कहाँ अहिले जस्तो टर्च लाइट थियो थियो होला तर हाम्रो आर्थिक अवस्थाले सबैलाई उयो गर्न सक्दैन थियो होइन अन्त बाँसको चुङ्गेमा के अरे पुल्ठो मट्टीतेल हालेर पुल्ठो बालेर त्यतिबेला हामी केटाकेटी हुँदाखेरि तेह्र चौध रूपियाँ पैसा बोकेर फुरौलो फुरौलो हातमा सेलरोटी सक्करखन्डा सिमलतरुल फुलतरुल हालेर झोलामा हालेर खाँदै खाँदै खाँदै बेनी मेला पुग्दाखेरि चाहिँ अब कालै फुस्रै भएर अनुहारैभरि कालो फुस्रो लागेर त्यहाँ पुग्थ्यो हामी त्यहाँदेखि दिनभरि घुम्यो तेह्र चौध रूपियाँ पैसा सक्यो त्यहाँदेखि त्यो सँकिदाखेरि केही पनि हुँदैन थियो बल्ल बल्ल एउटा के अरे बाँसुरी चाहिँ हातमा बोकेर त्यहाँ देखि फेरि चिउरा र गुड किनेर उकालोमा छोडेन् च्याङ्ग्रा उकालो हिँडेर जान्थ्यो हामी बेलुकाको बेनी मेला जानुको लागि राती हिँडेको एक बजी दुई बजी हिँडेको मान्छे बिहानको राती हिँडेको मान्छेहरू चाहिँ फेरि फर्केर घर पुग्दाखेरि चाहिँ रातीको आठ बजी नौ बजी हामी त दाजुहरूसँग दिदीहरूसँग त्यसरी जान्थ्यो आउँथ्यो है त्यतिबेला त कति छुट्टै आनन्द थियो अब होइन त्यतिबेलाको रमाइलो त्यतिबेलाको आनन्द त्यतिबेलाको रउस रमास कति रमाइलोहरू थियो नि अब त्यो त्यो त्यो सानो छँदाको सम्झानाहरू भन्दाखेरि त अब सम्झाना जति बेसी म बोल्दै जान्छु जति त्यो विषय दिनहरूलाई सम्झेर कुरा गर्दै जान्छु त्यति त्यो त्यो दिनहरू अगाडि आँखा अगाडि झल्झली आउँछ कति रमाइलो लाग्छ नि अब त्यो त्यो अरू सबै मेलाहरू कति दसैँ तिहारको मेलाहरू गाउँ घरमा सानोतिनो मेलाहरू लाग्थ्यो तर त्योभरिमा सबैभन्दा मलाई एकदमै मनोरञ्जनको होइन मलाई एकदमै मनपरेको एकदमै उयो लागेको मेला चाहिँ माघे मेला त्रिवेणीको माघे मेला एकपल्ट त झन के भएको थियो भन्दाखेरि चाहिँ के अरे त्यो माघे मेलामा घिसिङ सुवास घिसिङज्यू हाम्रो त्यतिबेलाको पार्सा उयो हुनु हुन्थ्यो चियरमेन हुनुहुन्थ्यो अन्त आउँनु पर्ने पेसोकको बाटो ओह्रालो आउँनु भएको मेरो दादालाई चाहिँ सेतो पेन्ट र सेतो के अरे उयो लगाएर लगेको नेपाली टोपी लगाइदिएको अब सानो मान्छे निकै जोसिलो टा त्यतिबेला मेरो दादा एट नाइनतिर पढ्थ्यो होला अन्त छेत्रीको छोरा निकै बाठे हो अनि ल्याएर समातेर राखी दिइहालेछ वेलकम गर्नेमा चाहिँ स्वागत गर्ने दिनेश दालाई त्यतिबेला अन्त स्वागत गर्नेमा त राखिदिइ हालेछ अन्त त्यो राख्दाखेरि चाहिँ आएर त्यतिबेला घिसिङ आउँदाखेरि चाहिँ अब समातेर फोटो खिचेर बोकेर डुलाएको त्योहरू त झन अति नै अब के भन्नु त्यो अहिले म जति बोल्दैछु त्यो त्यो दिनहरू त्यो अनुहारहरू डल्लै आइरहेको छ मलाई र त्यतिबेलाको अब त्यो माघे मेला अब अत्यन्तै अत्यन्तै अत्यन्तै एकदमै अब के भन्नु स्मरणीय दिन होइन एकदमै त्यो माघे मेला चाहिँ एकदमै रमाइलो रमाइलो क्षणहरू मेरो लागि कहिले पनि अब जिन्दगीको कुनै पनि उसमा भुल्न नसक्ने क्षणहरू जस्तो मलाई लाग्छ